ए कहिले कालिम्पोङ जिल्लामा अब सरकारले अब कामहरू त अब अलिअलि गरिरहेकै छ गर्दैछ तर कतिवटा काम चाहिँ अब भएको छैन यो द्वारे सरकार बसेर अबो यो कतिवटा कागजको डक्युमेन्टसहरू बनाउँदैछ तर कति चाहिँ अब बनिएकै छैन अब गएर उठ्नु पर्छ बस्नु पर्छ तिन चार घन्टा र पनि हुँदैन गाडी भाडा तिरेर जानु पर्छ बस्नुपर्छ अब त्यो काम हुँदैन भोलि पर्सी आउनु फलना जगा आउनु भन्छ त्यो जग्गामा गयो लु यत्तिबेलासम्म मात्रै हो भन्छ त्यसले गर्दामा अब यहाँ खै त्यत्ति साह्रो विक्न चाहिँ जिटिएले त्यति काम चाहिँ गर्नु त गर्छ त्यति काम चाहिँ गरेको जस्तो लाग्दैन अब लाग्नु चाहिँ बाटो घाटो पनि अब त्यति अलिलि बनिन्छ अलिलि बनाउँदा बनाउँदै छोडिन्छ त्यति बनिएको छैन र अब यो कालिम्पोङ जिल्लामा चाहिँ अब यस्तै खोई के यो पार्टी अब जिटिएले सरकारले त्यति अँ काम चाहिँ गरेको जस्तो लागेको छैन हन्ड्रेड डेज हन्ड्रेड डेज पनि अब दुई बर् दुई साल जस्तो भइसक्यो काम गरेको पैसा पनि पाएको छैन अहिले काम पनि दिएको छैन पनि हन्ड्रेड डेज पनि अब के गऱ्यो सरकारले अब यो हामी गरीब दुखीलाई अलिलि भा पनि एसो एक दुई पैसा भए पनि पाउँदैथ्यो दिँदैथ्यो त्यो पनि बन्द गरेर अब अहिलेसम्म केही छैन यो त अलिकति दुःखोलाग्दो कुरो हो